हेलो यो मुकेश ट्रान्सपोर्ट हो मलाई मेरो साथीको र उहाँको फेमिलीको लागि दार्जिलिङसम्म आउने एउटा गाडी चाहिएको थियो यो तपाईँले हामीलाई जुटाइदिन सक्नु हुन्छ र हजुर हजुर अनि ऊ त्यो उनीहरू नयाँ ठाउँमा भएकाले गर्दाखेरि कति ठाउँहरू चिन्दैनन् अनि भाडाहरू उनीहरूलाई थाहा छैन कति पर्छ होला भाडा ए अलिक कम्ती गरिदिनुहोस् न तिन सौ त धेरै भयो नि हजुर होइन दुई सयसम्म गरिदिनुहोस् न त है हुन्छ ल त भोलि त्यसो भए साथीहरूलाई म तपाईँको लोकेसन दिनु होस् म भनिदिन्छु नि कति टाढा कहाँबाट उहाँले गाडी चढ्नु पर्छ है त हुन्छ हुन्छ हजुर तपाईँको नाम हजुर हजुर हजुर हुन्छ हुन्छ रमेश दादा हुन्छ धन्यवाद